हेलो नमस्कार नमस्कार सुन्नुहोस् न आरामै छु सुन्नुहोस् न तपाईँकोमा नि त्यो के अरे अब यो मेरो नातिनीको बिहा छ कि त्यसको लागि चाहिँ प्रि फोटोसुटहरू के के अहिले अब नयाँ छ हाम्रो जमानामा त यो सब थिएन हो अनि त्यसले गर्दाखेरि अब यो फोटोहरू गर्ने अरे भनेर नातिनीको अब फोटोसुट अरे कुन्नि के के होइन अब त्यसको लागि चाहिँ के कति कसो हो मलाई त आइडिया पनि छैन हो नानीहरू लु होइन यो त गर्नैपर्छ भन्छ अन्त लु तपाईँले अलिकति कति के लाग्छ अन्त फेरि बिहाको दिन पनि गर्नुपऱ्यो हो अन्त तपाईँ फेरि हाम्रोपट्टिबाट ज्वाइँको घर पनि जानुपर्छ तपाईँ भिडियो भिडियोग्राफी पनि गर्ने स्टिल सुट पनि गर्ने

यज्ञ यज्ञमा

अँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर सुन्नुहोस् न होइन त्यो सिन्दुर पोतेदेखि गर्नुपर्छ खिच्नु चाहिँ सुन्दुर पोतेहरू भयो होइन प्रि चाहिँ के भन्दैछ भने यिनीहरूले पहिला एउटा पिक्चर जस्तो बनाउँछ अरे नि त आजकल त एकदम अन्त राति चाहिँ त्यो उयसमा चाहिँ स्वयंवरहरू के के अरे हो हो अन्त हाम्रो त्यही सिन्दुर पोते छँदैछ अन्त राति चाहिँ एकदम तपाईँको एलइडी एल एलइडीमा चाहिँ स्क्रिनमा तपाईँले जुन चाहिँ प्रि सुट गर्नुहुन्छ नि त्यो फोटो भिडियो त्यसमा चाहिँ अब तपाईँले एडिटिङ गरेर गीतहरू हालेर त्यो उयो गरेर एउटा फ्रेम वर्ग त्यो माने दुईजनाले मालाहरू लगाइदिने के एकदम पिक्चरमा जस्तो हुन्छ नि बुझ्नुभयो नि त्यस्तो अरे हो त्यो गएर टक्कै आउँछ यिनीहरू पनि आउँछ उताबाट एकदम त्यो अरू सिनहरू हालेर दुईजनाको अलिक त्यो सबै आउटडोर उयो के अरे भि भिडियो र नि स्क्रिन चाहिँ आउटडोर डेलोतिर गरिदिनु पर्छ त्यो चाहिँ तपाईँको कास्टिङ जस्तो चल्छ त्यो चल्दा चाहिँ ब्याकग्राउन्ड गीत हालिदिनु पऱ्यो तपाईँले राम्रो राम्रो अनि त्यो चलेपछि चाहिँ बेहुला बेहुली टक्क आएर चाहिँ त्यहाँ त हाम्रो लाइट सिस्टम हाम्रै हुन्छ तपाईँले कहाँ कहाँ लाइट चाहिन्छ त्यो भनिदिनु होस् त्यहाँदेखि चाहिँ केटा र केटी आउँदा हामी लाइट पनि चलाउने सँगसँगमा त्यो भिडियो पनि चलाउने क्या ल अब हजुर

हजुर

अँ स्टिल पिक स्टिलै गर्नुपऱ्यो अँ होइन जस् अँ

अँ हो हजुर हजुर हजुर अँ हजुर हजुर हजुर

अँ त्यो त हुन्छ अँ त्यो गरिदिनु होस् अँ ठिकै छ अँ अँ अँ तर त्यो प्रि जुन चाहिँ भने नि मैले प्रि फोटोग्राफी भिडियोग्राफी त्यो चाहिँ अब तपाईँले दुई तिन दिन अगाडि अब यो आउँदो तिस तारिक चाहिँ उयो छ कि तपाईँ अट्ठ अट्ठाइस उन्तिसमा चाहिँ एकखेप आउनुहोस् न हो सल्लाह गरौँ न ल रुपियाँ पैसा त भइहाल्छ हजुर अँ अँ अँ अँ

हुन्छ नि खर्चा भन्दा पनि त्यो क्वालिटी राम्रो हुनुपऱ्यो क्या खर्च त हुँदैगर्छ अब बिहा नातिनीको बिहा गरेपछि लोभ गर्नुभएन राम्रै गर्नुपऱ्यो नि त ल तपाईँको नम्बर छ तपाईँ आउँदा मलाई कन्ट्याक्ट गर्नुहोस् ल हजुर हजुर ओके वाट्सएप गरिदिनु न ल हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु थ्याङ्क्यु